हेलो गुड आफ्टरनुन म सिलगढीबाट डबछिरिङ बोलेको मलाई नि कालिम्पोङ कालिम्पोङ आउनु थियो घुम्नको लागि अन्त तपाईँको होटलमा मलाई बस्नको लागि केही दिनको लागि बस्नको लागि जग्गा चाहिएको थियो तपाईँकोमा कस्तो छ होला है प्रबन्धहरू पर नाइटको फिफ्टिन हन्ड्रेट

अन्त अब अलिक बेसी मेरो अलिकति वन विक त्यस्तै अलिक बेसी बस्छु होला त्यसको लागि अलिकति डिस्काउन्टहरू केही हुन्छ होला मेरो लागि अनि हुन्छ है तपाईँकोमा त्यो अरे रुमहरूको मतलब रुम चाहिँ कस्तो दुई टू सेट रुम छ कि वन सेट रुम वन बेडेड हो कि टू बेडेड हो कि के छ कस्तो छ अलिक बताइदिनु हुन्छ भने चाहिँ मलाई

हजुर त्यो प्राइस चाहिँ एउटै हो कि तपाईँको त्यो होइन मतलब वन बेडेड

ए हुन्छ म भोलि आइपुग्छु तपाईँलाई म कल गर्छु नि त्यसपछि त्यसपछि मलाई म तपाईँकोमा मलाई त्यसपछि उयेसको दिनुहोस् न ल तपाईँको एड्रेस दिनुहोस् न ल एड्रेसमा आइपुग्छु नि ल हुन्छ थ्याङ्क्यु